हेलो पिज्जा हट हो म यहाँ भटपाडाबाट बोलेको मलाई एउटा डिस अर्डर गर्नु थियो बर्थ डे पार्टीको लागि बर्थ डे पार्टीको अर्डर दिनु थियो मलाई त्यो बर्थ डे पार्टीको अर्डरको लागि बर्थ डे पार्टीको अर्डर गर्नु पर्ने कि अन्त मेरो अर्डर लेखिदिनु न अनि के भन्छ टाइममा भाइ खाना चाहिँ मलाई टाइममा उयो गरिदिनु टाइम चाहिँ मेन्टेन गरिदिनु अन्त टाइम मेन्टेन गरिदिनु अन्त खाना डिस राम्रो होस् टाइम मेन्टेन गरिदिनु होस् राम्रो टाइममा आवोस् खाना चाहिँ ल अन्त मेरो गेस्ट कति हन्ड्रेड जस्तै हुन्छ हन्ड्रेड त हन्ड्रेडजना जस्तै हुन्छ होला त्यसमा चाहिँ डिसहरू चाहिँ राम्रो होस् टेस्टी होस् खाएर राम्रो होस् ल अन्त डिसको नाम चाहिँ मेनु चाहिँ लेख्नु नि मेनुमा चाहिँ चिकन चाउमिन चिकन फ्राइड राइस चिकन चिल्ली अन्त चिकन ललिपप चिकन टिक्का फ्रेन्च फ्राई अन्त अरू चाहिँ उयो पिज्जा ड्रिङ्कमा उयो लस्सी अन्त अनि अन्त नानीहरूलाई तपाईँहरूकोमा यस्तो जुस छ भने चाहिँ जुस पनि पठाइदिनु होस् टाइममा ल्याइदिनु होस् ल अन्त खाना चाहिँ राम्रो होस् तातो होस् टाइममा आवोस् एकदम राम्रो होस् खाना ल है अन्त म चाहिँ डेलिभरी गर्न आउँदा चाहिँ मलाई फोन गरेर भन्नु म मान्छे पठाइदिन्छु नभए ए भाइ नै आउनु हुन्छ होला सायद तपाईँहरूले नै गर्नु हुन्छ होला गरिदिनु नि ल अन्त गरिदिनु अन्त के भन्छ ड्रिङ्क पनि ठन्डा होस् ल कोल्ड ड्रिङ्क पनि ठन्डा होस् छिटो होस् राम्रो होस् जुस लस्सी होस् लस्सी पनि नानीहरूलाई होइन लस्सी पनि उयो गरिदिनु नि ल भाइ अन्त खाना चाहिँ टाइममा पठाइदिनु नि ल भाइ